मैले अस्ति यो भन्दा एक हप्ता अगाडि मैले जुत्ता मगाएको थिएँ अनलाइन एकदमै राम्रो आयो हो राम्रो क्वालिटीहरू पनि एकदम राम्रो रहेछ हो राम्रो लाग्यो